ए दाजु तपाईँ मोबाइल दोकानबाट हो ए तपाईँकोमा अलिक फोनहरू कस्तो कस्तो छ हौ ठिक ठिकै नर्मल दामकोहरू हजुर त्यस्तै आठ नौ अलिकति रा नेटहरू राम्रो चलोस् हो ब्याट्री ब्याकअप ठिक होस् त्यस्तो कुन कम्पनीको फोनहरू छ ह हौ अहिले राम्रो ए हजुर ए

अँ हजुर हजुर त्यसमा उयोहरू पाउँछ त है हेडफोनहरू चार्जर सब पाउँछ नि ए पाउँदैन चार्जरहरू त पाउनु पऱ्यो ए त्यस्तो अहिले ब्यान्ड भयो नि ए त्यसको चाहिँ एक्स्ट्रा लिनुपऱ्यो हामीले है अच्छा भने पछि कति दाम ए अच्छा अच्छा ए रा नेटहरू राम्रै चल्छ ए ए काफी हो किन अँ उम् अच्छा तपाईँ दोकानमा सधैँ बस्नुहुन्छ नि बिहान बेलुकै ए त्यसो भने चाहिँ आउनु पऱ्यौ म आउँछु आजै बेलुकातिर हुन्छ हुन्छ साह्रै जरुरी पऱ्यो हौ फोन नभइ नहुने रहेछ अहिलेको दुनियाँमा अन्त नि ल्याउनै पर्ने रहेछ त्यही त आफू त त्यतिकै बिजनेस केही त छैन र पनि कोही बेला वाट्सएप नम् के अरे के अरे भन्छ र नि हुन्छ आउँछु ल दाजु हुन्छ